चार लाख नब्बे हजार पाँच सय उन्तिस छ लाख छप्पन्न हजार चार सय सन्ताउन्न छ लाख असी हजार एक सय नब्बे सात लाख असी हजार दुई सय त्रिचालिस आठ लाख छ्यासी हजार एक सय पच्चपन्न